मायालु रेस्टुरेन्टबाट बोल्नुहुँदैछ मलाई रामेन चाहिएको थियो के यो उपलब्ध छ मलाई चारजनाको लागि अर्डर गर्नु थियो कि एउटामा चाहिँ मसाला कम्ती गरिदिनुहोस् न है